मेरो क्षेत्रमा पर्ने नजिकै कलेजहरूबारे भन्नुपर्दाखेरि पाठ्यक्रमहरूलाई उहाँहरूले के के पाउनुसक्छ भन्दाखेरि चाहिँ आर्ट्समा पाउने अनि जुन कमर्समा पाउने यी सब जुन सब्जेक्ट्सहरू छ यी सब छ तर यसमा साइन्स छैन अनि अरू एनी अरू सब्जेक्टहरू छैन जसमा चाहिँ यी विद्यार्थीहरूले यसमा डिग्री लिनसकोस् यसै कारणले गर्दाखेरि पनि कति विद्यार्थीहरू आफ्नो रोजेको आफ्नो रोजेको विषयहरू लिनको लागि उनीहरू जुन हाम्रो नजिकै क्षेत्रमा कलेज भए तापनि अरू क्षेत्रमा पनि अरू क्षेत्र अरू क्षेत्र भन्नाले हाम्रै यी जुन जिल्ला छ यसको भित्र नै ज्यादा छ जाने गर्दछ अनि यो शिक्षाहरू अध्ययन गर्ने काम गर्दछ